हाम्रोतिर त मछुवाराहरू हुँदैनन् तर केवल यस्तो मानिसहरू हुन्छ जो नर्मली आफ्नो माछाहरू पालेर आफ्नो जीविका चलाइरहेको हुन्छ तर त्योलाई चाहिँ हामीले मछवारा भन्नु चाहिँ मिल्दैन हामी त्यस्तोहरू पाउँदैनौँ